दार्जिलिङ टुरिज्म अलिकति ठाउँ भएको हुनाले है यतानिर बस्ने ठाउँहरू त पर्याप्त सबै नै प्रायः छ होटल भयो होमस्टे भयो तर मान्छेले अलिकति कमाउने जरियाबाट हेरेको हुनाले चाहिँ प्रायः निम्नवर्गहरूको मान्छेहरूलाई चाहिँ अलिकति मुश् दुविधा नै पर्छ र निम्न वर्गमात्रै नभएर टाढाबाट आएको विद्यार्थीहरूलाई पनि यसलाई रुमको भाडाले चाहिँ हम्मे हम्मे नै पारेको हुन्छ प्रायःले त्यसलाई तिर्न सक्दैन अफर्ड गर्नसक्दैन र

प्रायःजसो चाहिँ अब महँगो नै हुन्छ छ